म गाउँतिर केही प्रोगामहरू हुँदा नानीहरूलाई डान्स सिकाउँछु मलाई त्यस्तो नाच्न त आउँदैन तर पनि मलाई अलिअलि त्यो मारुनी डान्स ट्रेडिसनल कल्चरलहरू त्यो डान्सहरू थोरै बहुत आउँछ अनि त्यही सिकाउँछु आदि नानीहरू हुन्छ छिट्टो सिक्ने अब यस्तो गर भन्दाखेरि गरिहाल्ने आधा नानी हुन्छ अब नाच्नै नजान्ने अलिअलि मात्रै हल्लिने कम्मरहरू हल्लाउन नजान्ने खुट्टाहरू जस्तोको त्यस्तै ठाडो उभिने नानीहरू पनि हुन्छ अब त्यस्तो नानीहरूलाई त सिकाउनु साह्रो पर्छ तर पनि अब आफू हार खानु भएन तर पनि म सिकाउँछु अनि त्यो राम्रो नात्ने नानीहरू चाहिँ कस्तो हुन्छ भन्दा अलिकति अब यस्तो गर भन्दा गरिहाल्ने त्यो हुन्छ नी छिट्टो सिक्नेहरू नानीहरू चाहिँ मलाई मनपर्छ मनपर्छ भन्दा पनि के भने दुईजना ठिकै हुन्छ तर पनि अब छिट्टो सिक्नेहरूको अर्कै अटेन्सन आइहाल्छ आफ् आप्ने आप आफै अटेन्सन आइहाल्छ त्यो भएर मलाई त्यो छिट्टो सिक्ने नानीहरू चाहिँ त्यस्तो याद आइहाल्छ त्यहाँदेखि त्याहाँदेखि पछि हुन्छ त्यहाँदेखि अति त्यो नराम्रो नाच्ने नानीहरूलाई अति नाच्नु जान्दैन तिनीहरूलाई चाहिँ पिछे राख्नुपर्छ अनि जो जो नाच्नु सक्छ उनीहरूलाई चाहिँ अगाडि राखेर नचाउनुपर्छ ग्रुप डान्सहरू गर्दाखेरि नभए सिङ्गल डान्स गर्दा गराउँदाखेरि चाहिँ अलिक अब सिङ्गल डान्स त के हो आफ्नै त हो अन्त उनीहरू बिर्सियो भने पनि हल्लिरायो भने पनि मिस्टेक भएको देख्दैन सिङ्गल डान्समा त ग्रुप डान्समा त देखिहाल्छ अब को को अब के हो त्यसैकारणले चाहिँ राम्रो नाच्नेलाई अघाडि अन्त नराम्रो नाच्नेलाई पिछे राख्नुपर्छ अन्त मलाई चाहिँ कस्तो लाग्छ भने चाहिँ सबैजना इक्वल हो क्या अब उनीहरूलाई पनि सिकाउनु उनीहरूलाई पनि अब आफूले मज्जाले सिकायो भने पो सिक्छ पहिला नै पहिला नै सिकेर त को आएको हुन्छ र म चाहिँ त्यही सोचेर सिकाउछु नानीहरूलाई अन्त त्यही हो मज्जा आउँछ मज्जा आउँछ नानीहरूलाई त्यो डान्स सिकाउनु तर म त्यस्तो फिल्डमा त निस्केको छुइनँ त्यो फिल्ड फिल्डमा जब मलाई त आउँदैन त्यस्तो नाच्नु त थोडा अलिअलि चाहिँ सिकाउँछु नानीहरूलाई